यहाँनेर हामी चाहिँ अब खेतीपाती गर्छ अनि सान्सानु कुराहरू छ होम स्टे छ होमस्टेबाट छ चिया बगानहरू छ चिया बगानबाट उयो गर्छ बारीहरू छ बारीबाट त्यो उयो गर्छ त्यहाँदेखि यस्तै भयो यस्तै कुराहरू उयो गरेर नियमित प्रयोग गर्छौँ हामी चिया बगानबाट चियाबगानहरू छ चिया बगान उयो गर्छ कसैको सुन्तला बारीहरू सुन्तला बारीहरू यो गर्छ यस्तै यस्तैहरू छ टी गार्डन भयो चिया चिया बगानहरू चिया बगानहरू चिया बगानहरू भयो